हाम्रो क्षेत्रमा चाहिँ खेलकुद सम्बन्धी कुनै पनि हिंसा भए मुद्दाहरू भएमा खेल खेल्ने खेलाडीहरूको खेलकुदहरूमा चाहिँ अब कुनै पनि त्यस्तो हुँदैन झै झगडाहरू पनि हुन दिँदैन कमिटी किनभने कमिटी एकदमै स्ट्रङ भएको हुन्छ भित्र अब क्षेत्र त्योभित्र चाहिँ अब कति पनि अब त्यस्तो सम्बन्धित कुनै पनि हिंसा हुनबाट चाहिँ अब बाहिर फैलिनु फैलिनु दिँदैन किनभने कमिटी स्ट्रङ हुन्छ त्यो गाउँको कमिटी एकदमै राम्रो छ